हजुर हजुर हजुर हजुर बल्ल सुन्दैछु नेटवर्क अलिक प्रब्लम थियो र हजुर के चाहिएको हजुर तपाईँलाई हजुर तपाईँ चाहिँ इन्जर्ड पर्सन होइन खुट्टाको अलिकति प्रब्लम भएको हजुर अँ उम् होइन तपाईँलाई अगाडि पनि मेरो जुत्ता दोकानबाट जुत्ता लिएर जानु भएको छ तपाईँको खुट्टाको अलिकति प्रब्लम भएको छ त्यो साइज त मैले लिएको छु हो अब तपाईँलाई कस्तो खाल्के चाहिएको लबरको चाहिएको हो कि प्लास्टिकको चाहिएको हो कि होइन त्यस्तो भन्नुहोस् न तपाईँ स्याम्पल दिनुहोस् न तपाईँ हजुर त्यस्तै खाल्के हजुर हजुर होइन हजुर हजुर हजुर हजुर म त्यो तपाईँको पहिलाकै स्याम्पल साइजअनुसार म तपाईँको कालो खाल्के जुत्ता बनाइदिइराख्छु तपाईँ एक हप्ता जस्तो बादमा आउँनुहोस् न त अन्त आफूलाई असुबिस्ता भइसक्यो पछि म एकपल्ट हजुरकै नम्बरमा कल गरेर जुत्ता रेडी भएपछि फोन गर्छु त्यसपछि आएर रिसिभ गर्नुहोस् न त है हजुर हजुर हजुर हजुर छ नि एभाइलेबल कि त्यसलाई अलिकति मिलाउनु पर्छ साइज हो अन्त तपाईँको अस्तिको भन्दा अलिकति दाम पनि बढेको छ हो अस्ति तपाईँले बाइस सौमा लानु भएको थियो एकजोडा अब अहिले यो बनाउनु तपाईँको अब स्याम्पलअनुसार त्यहीअनुसारको तपाईँको घाउ अनुसार तपाईँको मिलाएर अब तिन हजार जस्तो

होइन अगाडि नै दामहरू फिक्स भएको छ

हजुर अगाडि नै कुरा अब अँ अगाडि नै कुरा क्लियर गरेको हजुर उम् एकदम तपाईँलाई खुट्टामा होइन कुनै प्रकारको दु ख नहुने त्यो घाउ भएको खुट्टामा लगाउँदाखेरि पनि तपाईँलाई कुनै प्रकारको असुविधा नहुने मुलायम टाइपको एकदम कोमल टाइपको लबरको जुत्ता बनाइदिन्छु तर अस्तिको भन्दा अलिकति बेसी दाम मिलाएर चाहिँ तिन हजार जुत्ता गरेर दिनुहोस् न त है हजुर हजुर उम् हुन्छ हुन्छ धन्यवाद हुन्छ हुन्छ हुन्छ